म परम्परागत रूपमा कलमले कागजमा लेख्नु मनपर्छ तर अहिले मोबाइल सुरु भएकोले टाइप गर्ने गर्दछु हालैका वर्षहरूमा लेखनमा धेरै परिवर्तन आएको छ किनभने जबदेखि मोबाइल सुरु भयो तबदेखि टाइप नै गर्ने गर्दछु यसो गर्नाले आफूले पठाएको खबर चाँडै पुग्नेछ साथै आफूलाई पनि सजिलो पर्द्छ